हाम्रो बाग्राकोटको पुरानो पुरानो शिल्पहरू चाहिँ अझै डोकोहरू बुन्छ नाम्लोहरू बुन्छ अनि के अरे बगानतिर चाहिन्छ टोकरीहरू चाहिन्छ अनि पुरानो पुरानो शिल्पहरू छ हाम्रै यस्तै हो यहाँ यताको बाख्राकोटको अनि यता काठ हरूले सामानहरू बनाउँछ होइन प्रत्येक थुप्रै चिजहरू बनिन्छ काठहरूले यता मूर्तिहरू पनि बनाउँछ यता यता माटोहरूले अनि त्यो माटो चाहिँ यता पाउँदैन बाहिरैबाट ल्याउनुपर्छ हो त्यसलाई